नानी सुन्नुहोस् न यो दार्जिलिङको टोइ ट्रेन यहीँबाट हो म त यता जोरबङ्गलोमा भन्दैछ अन्त घुममा पाउँछ अरे हौ टोइ ट्रोन भन्दैछ अन्त त्यहाँ त्यहाँनिर चाहिँ कहाँदेखि चाहिँ जानुपर्छ होला नि नानी हजुर हजुर हजुर हजुर ए होइन नानी म त अब लामो छुट्टी लिएर यहीँ दार्जिलिङकै टोइ ट्रेनमा चढेर यसो बाहिरको हेर्दै जाउँ भनेर नि नानी अन्त म होइन घुम त घुमदेखि नै चढ्ने इच्छा थियो अन्त यसो कहाँ कुनमा जानुपर्ने भनेर चाहिँ नि नानी हजुर हजुर हजुर ए हजुर हजुर हजुर त्यो यसो हजुर त्यो ए हजुर हजुर होइन म सुकुनासम्म चाहिँ जादिनँ नानी त्यो मलाई चाहिँ त्यो बतासेहरू घुम्दै हेर्दै त्यहाँको फोटोहरूतिर देखे थिएँ हो अन्त इच्छा लागेर म पनि त्यही बतासे हेर्दै कर्सियङ सोनादा हुँदै जाउँ भनेर नि नानी कर्सियङसम्म चाहिँ जान्छु नानी म तल त झर्दिन हजुर हजुर हजुर ए ए हजुर हजुर ए हजुर हजुर नानी त्यसो भए म यो जोरबङ्गलोदेखि सिधै बजारको स्टेसन जानु होइन त हजुर हजुर हुन्छ हुन्छ नानी ए हजुर होइन पठाइ दिनुहोस् न होइन हिँड्नुहोस् न नानी म त नयाँ आएको यो खोइ यो जोरबङ्गलोदेखि अब त्यहाँ स्टेसनसम्म पनि पठाइ दिनुहोस् न क्याब मिलाइ दिनुहोस् न नानी हस् हस् नानी हुन्छ हुन्छ हुन्छ नानी हस् हस् म यहीँ हस् हुन्छ नानी धन्यवाद हुन्छ